हँ भन्नुहोस् हँ म चन्दन दाजु बोलिरहेको छु तपाईँको सबै सब्जीहरू त ताजा ताजा सब्जीहरू आइहालेको छ दार्जिलिङबाट तपाईँ बिजनबारीबाट पनि आएको छ अनि सिलगढीबाट पनि सब्जीहरू आएको छ टमाटर छ बैगुन छ भिन्डी छ आलु आएको छ भइहाल्छ नि तपाईँको होम डेलिभरी हुन्छ तर होम डेलिभरीको लागि अलिकति पैसा बेसी लागिहाल्छ चार्ज लाग्छ नि अब तपाईँले कति लिनु चाहनुहुन्छ सब्जीहरू अनि होम डेलिभरीको त हामी एक सौ रुपियाँ लिइहाल्छ हँ एक सौ रुपियाँ लिन्छ त्यो कारणले गर्दाखेरि हामी कम्ती कम्ती सब्जीहरू त पुऱ्याउँदैन पनि अब तपाईँले एक केजी टमाटर पुऱ्याउनु भन्यो भने एक केजी टमाटरको साठी रुपियाँ छ त पुऱ्याएको एक सौ रुपियाँ गरेर त एक सौ साठी रुपियाँ दिइहाल्नु पर्छ हँ हँ सब्जी एकदम ताजा छ आज आएको सब्जी हो सबै ना ना ना अस्ति तपाईँको त्यो तपाईँले शनिबारको दिन भन्नुभयो त हाम्रो त यहाँ त बुधवारको दिन सब्जी आइहाल्छ नि त बुधबार बिहिबार शुक्रबार गऱ्यो भने चाहिँ हाम्रो ताजा हुन्छ आज बुधबार हो त बिहान आएको सब्जी हो आज त एकदम ताजा छ हँ के के हालिदिने भनिहाल्नु होस् म यहाँ नोट गरिहाल्छु हँ साग रायोको साग आइहालेको छ हुन्छ आलु चाहिन्छ कि चाहिँदैन हुन्छ तपाईँको आलु त म एक बोरा पठाई हालिदिन्छु राम्रो हेरेर पठाइदिन्छु हुन्छ हुन्छ तपाईँ सुर्ता नगरी हाल्नुहोस् म दामी पठाइदिई हाल्छु तपाईँलाई अनि तपाईँले अरू बैगुनहरू भिन्डीहरू केही चाहियो कि चाहिएन अँ ठिक छ ठिक छ अनि तपाईँलाई म जुन हेल्प होम डेलिभरीको लागि पठाएको हुन्छु पैसा पनि उसैको हातमा पठाइदिनु म यहाँबाट बिल पठाइदिई हाल्छु तपाईँलाई हुन्छ दिदी हुन्छ राखेँ